अहिले चाहिँ अब बजारहरू पनि निकै ठुलठुलो भएको छ अब यहाँको पहिला चाहिँ त्यस्तो थिएन सानो बजार थियो मान्छेको घरहरू पनि माटोको थियो अहिले चाहिँ सबैको बिल्डिङहरू भएको छ सबैको ठुल्ठुलो घरहरू भएको छ अन्त अन्त अब अहिले त मान्छेहरू सबै स्कुलहरू पनि ठुल्ठुलो भएको छ नानीहरू अब अहिले सबैजना पढ्नेहरू भएको छ